हेलो भन्नुहोस् कालिम्पोङ थाना हजुर नमस्कार हजुर के काम थियो होला अच्छा कहाँनेरि सन्तोष भुजेलको घर भन्नाले चाहिँ सन्तोष भुजेलकै घरमा कि कसकोमा अच्छा भन्नुहोस्

अच्छा जुलाई तेह्र तारिख

यसको स्थिति के छ भन्ने बुझ्न चाहनु भएको अच्छा अच्छा त्यो त अब हामीले त्यो दुईजानालाई चाहिँ अब अरेस्ट गरिरहेका छौँ होइन तर तिनीहरूले पनि हामीले नै चोरेको भनेर चाहिँ स्वीकार गरिसकेको छैन अरू त्यो सन्तोष भुजेलले कसैलाई शङ्का गरेको छ त्यो भन्नुहोस् त अरू कुनै नामहरू

अच्छा यो चाहिँ यो त एउटा त अब भबिस भुजेल रहेछ हो एउटा चाहिँ निरज जिम्बा रहेछ यिनीहरूको नाम अन्त यिनीहरूले नै चोरेको भनेर स्वीकार गरेको छैन तर पनि अब हामीलाई अब हामीले अब यिनीहरूलाई र पनि आफ्नो अब्जर्भेसनमा राखिरहेका छौँ कि र त्यहाँबाट यसको हुन्छ गाउँलेहरूले पनि खोइ अब हामीलाई चाहिँ तिनीहरूले हो जस्तो लाग्छ भन्नेछ अब अहिले समयमा कसैले मुख खोल्नु मान्दैन पुलिसले विट्नेस राख्छ झमला लाउँछ भनेर होइन प्रायः प्रायः पुलिसको केसमा लफडामा पर्न मन पराउँदैन उनीहरू प्रायः अब हामीले त सुनेको मात्रै हो सर भन्छ हामीलाई भन्नै मान्दैन अब त्यो घरको मान्छेले अब उनीहरूले जुन चाहिँ ससपेक्ट गर्यो उनीहरूलाई त हामीले त अरेस्ट त गरेको छौँ नि अब त्यो भबिस भुजेल र निरज जिम्बालाई त अब यिनीहरूले पनि अब हामीले त होइन सर होइन सर भनेर जित्दैछ तर अब कता कता चाहिँ अब यिनीहरू माथि नै डाउट छ यिनीहरूलाई नै हामी अब यसको चार्जसिटहरू बनार हामी चलान गर्छौँ होला अब अब यसको केसको गहिराइमा पुग्नलाई अब फेरि हामी जजकोमा यिनीहरूलाई पुट अप गराएर हामी आफ्नो फेरि पुलिस कस्टोडीमा लिएर चाहिँ फेरि अझै हामीलाई क कडा तौरले यिनीहरूलाई हामी जाँच गर्छौँ त्यसो गर्छौँ त्यसपछि नै यो केस अलिकति ठिक सबुतसँग हामी लिनुपर्छ अब यिनीहरूले अब कहिले दैलो खोलेको थियो त्यो निकाल भन्दा पनि होइन हामीले होइन भन्छ होइन भित्र पसेर त्यो गोद्रेजहरू कसरी तोड्यो तिमीहरूले त्यो लगेको सुनहरू रुपियाँहरू के गर्यौँ भन्दा पनि हामीले लगेकै छैन भन्दैछ तर पनि अब हामी यो जजको अगाडि यिनीहरूलाई पुट अप गराएर चाहिँ कठघरामा खडा गराएर चाहिँ फेरि हामी पुलिसमा रिमान्डमा लिएर यिनीहरूलाई फेरि हामी पुछताछ गर्छौँ तिनीहरूले अब त्यहाँ चोरी भएको जग्गामा पनि हामी लगेर फेरि एकपल्ट यिनीहरूलाई देखाउँछौँ त्यसेरी नै हामी यो यो केसलाई चाहिँ हामी हामी अगाडि बढाइदिन्छौँ तपाईँहरू निश्चिन्त बस्नुहोस् यिनीहरूलाई हामी कानुनले भेटोको सजाय चाहिँ हामी दिलाएरै छोड्छौँ ल हजुर हजुर अब कानुनको धाराले भेटोको अनुसार नै सजाय हुन्छ यिनीहरूलाई कसैले भन्ने कुरा त आएन कुन कुन कानुन लाग्छ त्यो एउटा चोरी केसमा के के औजारहरू यिनीहरूले युज गरे त्यो गोद्रेज तोड्नलाई घरको ताला तोड्नलाई होइन यो सबै गरेर चाहिँ हामी यो केसलाई गर्छौँ नि ल हुन्छ आजलाई अब तपाईँ निश्चिन्त रहनुहोस् हो हुन्छ ओके ओके